यो बागवानी म त सधैँ गरौँ गरौँ लाग्छ किनभने हाम्रो यो समय बिताउने पनि यही हो अनि कर्तव्य पनि छ किनभने यो बागवानी गर्दाखेरि म बारीमा पनि गर्छु र आफ्नो छतमा घरको आँगनको वरि वरिपरि पनि गर्ने गर्छु कारण जस्तो फुल जहाँनिर राख्दाँ सुहाउँछ त्यहाँनिर लगेर म रोप्नेगर्छु किनकि त्यो फुल त्यो कुनामा फुलिदिँदा सुन्दर देखिन्छ फुलहरू घरको वरिपरि रोपेर फुलाउनु र घरलाई सुन्दरता देखाउनु एउटा मान्छेको एउटा सभ्य स्वभाव हो र सभ्य स्वभावमा मान्छे जिउनपर्छ बस्नपर्छ हाँस्नपर्छ गाना गाउनुपर्छ इत्यादि इत्यादि यो सबै हाम्रो मानिसको सभ्यताको परिलक्षित कुराहरू हो यसले गर्दा यसलाई यसलाई यथावत राख्नको लागि हामीले बारीमा पनि जस्तै अम्बक आरू फामफल इत्यादि इत्यादि फलहरू रोपेर यसलाई पौष्टिक प्रोटिनको आधारमा हामीले सेवन गर्छौँ खान्छौँ घरमा आउने इष्टमित्रहरूलाई यहाँनिर फलेको यस्तो फल्यो भन्दै उहाँहरूलाई पनि दिन्छौँ हामी पनि खान्छौँ र हामी आपस्तमा यही फल फुलहरूको कुराकानी गर्दै वार्तालाप गर्ने गर्छौँ र एउटा राम्रो सुन्दर सिरसिर हावा आउने सुन्दर जग्गामा बसेर वार्तालाप गरि हामी चिया खाजाहरू पनि खाँदै गर्छौँ यसोसले गर्दा घरको आँगनको वरिपरि गेटमा गेट बनाएर गेटमा लगाउने फुलहरू रोप्दै फुलाउँदै वरिपरि मजाले रोप्दै गर्दाखेरि सुन्दर देखिन्छ र उसले गर्दाखेरि यो फुलहरूले सबै सबैलाई आकर्षित गर्नेगर्छ र र सफा सुग्घर भइदियो भने सबै इष्टमित्र आउने जानेहरू के हुन्छ भने उसलाई जस्तो हतार भए पनि एकछिन निस्क्यौँ है भन्छ यहाँ तल्लो घर गौरीहरू पनि कोही कोही बेला यसो आँगन डुल्न आउँछन् र यो गौरीले पनि कति राम्रो फुल फुलेछ भन्छे र अन्त फुलको एउटा राम्रो कमेन्ट गरिरहेको हुन्छ र फुलले सबैलाई मनलाई खुसी दिलाउँछ र यसले गर्दाखेरि घरको छतमा पनि फुलहरू रोपेर फुलाएर टाढाबाट देखिँदाखेरि घरलाई सुन्दर देखिन्छ र यसले गर्दाखेरि यो बागवानी हामीले यसरी गर्छौँ अनि सागसब्जीहरू बारीमा हामी आफै खुदै परिश्रम गरेर किन रोप्छौँ भन्दा अर्ग्यानिक साग सब्जीले पौष्टिक आहार र भिटामिनहरू प्राप्त गर्न सकिन्छ र फ्रेस साग सब्जीहरू हामी खान सक्छौँ र त्यसले गर्दाखेरि जति हामी फ्रेस सागसब्जीहरू खान्छौँ त्यति हाम्रोमा पोजेटिभ माइन्ड हुँदै जान्छ र यसले गर्दाखेरि र सफा खाना ताजा खानाले मान्छेको स्वास्थ्य मान्छेहरू स्वस्थ रहन्छौँ बेसी दुख बिमार पनि हुँदैनौँ यसले गर्दाखेरि सबैलाई म आह्वान गर्छु र यसरी आफ्नो परिश्रम हाम्रो बाली बिरुवामा दिउँ बगैँचामा दिउँ त्यहाँबाट उम्रिएर प्राप्त भएका जति पनि साग सब्जी फल फुल छ हामीले हाम्रो अर्ग्यानिक पौष्टिक आहारको विषयमा ग्रहण गरौँ र यसले गर्दाखेरि गाउँ समाज सबै सबैलाई आफूले मात्रै होइन अरूलाई पनि भनौँ अरूलाई पनि सिकाउँ र सबै सबैमा बागवानीको काम भइदियो भने बजारबाट ल्याएको बासी जिनिसहरू हामीले बेसी सेवन गरिरहन पर्दैन त्यसले गर्दाखेरि बेसी दुख बिमार पनि झेल्न पर्दैन यसले गर्दाखेरि चाहिँ बागवानी चाहिँ गर्न मलाई अत्ति नै रुचि लाग्छ र गर्दछु धन्यवाद